उइले उइले मानिसहरू समाचार हेर्थे र क्षणिक समाचार मात्रै प्राप्त गर्न सक्थे किनभने मानिसहरू टाढो जग्गा जानु पनि सक्थेनन् र नजिकको कुराहरू लिएर आउँथे र अहिलेको समयमा हेर्नु पर्दा विज्ञान अथवा प्रविधिले गर्दा हामी संसारका सबै कुना चेपबट हामीले खबर पाउन सक्छौँ किनभने प्रविधिले प्रविधिको कारण नपुग्ने ठाउँसम्म पुग्न पुगेर हामीले समाचार प्राप्त गर्न सक्छौँ जस्तै अहिलेको समयमा ड्रोन प्रचलित रूपमा संसारभरि ड्रोन ड्रोन उत्पादनमा लागिरहेको छ सबै किनभने यो ड्रोनले मानिस पुग्नु नसक्ने ठाउँमा गएर त्यहाँका हालचाल बुझ्छन् त्यहाँका फोटोग्राफी लिन्छन् र त्यहाँ के कस्तो भइरहेको हुन्छ सबै ड्रोनले खिचेर ल्याउँछ र यसरी नै हामीले नचाह नदेख्ने ठाउँका समाचारहरू पनि प्राप्त गर्नु सक्छ प्रविधिकै कारणले गर्दा